हेलो हजुर विशाल दाजु हो ए त्यहाँ तपाईँकोमा ब्रोइलरको मासु पाउँछ पोल्ट्री पोल्ट्रीको हजुर अनलाइन डेलिभरीहरू त हुन्छ होला नि है तपाईँकोमा हजुर हजुर ए हजुर होइन यहाँ मलाई अलिक छिटो चाहिएको थियो त ए हजुर

मलाई दुई केजी हजुर यहाँ घरमा त्यही पाहुना आएको छ कि अलिक छिटो चाहिएको थियो अन्त म आउनु पनि भ्याइनँ अन्त त्यो डेलिभरी गरिदिनु भनेर नि हजुर म पेमेन्ट हजुर गुगल पेबाट गरिदिँदा हुन्छ होला नि है

ए हजुर अन्त ए हजुर अन्त कति टाइम त तपाईँको आदि घन्टा जस्तो अलिक त्योभन्दा छिटो हुँदैन ए हजुर भनेपछि म तपाईँलाई अनलाइन पठाइदिन्छु है पैसा चाहिँ हजुर ए अनि तपाईँको नम्बर यही नम्बरमा छ होइन गुगल पे

हजुर ए हजुर ए हुन्छ अलिक छिटो पठाइदिने कोसिस गर्नु नि हुन्छ हुन्छ